यहाँ बाख्राकोटमा चाहिँ त्यत्ति साह्रो मछुवाराहरू चाहिँ छैन क्या प्रायःजस्तो यहाँ त खोलाहरू त बर्खामा मात्रै बढ्ने गर्छ हिउँदमा चाहिँ सबै सुकेर जान्छ त्यही भएर माछाको चाहिँ धेरै दुर्लब्धि छ यहाँ माछाहरू चाहिँ धेरै कम्ती मात्रामा पाइन्छ त्यही भएर चाहिँ यहाँ चाहिँ माछाहरूभन्दा बढी चाहिँ यस्तै खेतीहरूतिर चाहिँ मान्छेहरूले ध्यान ध्यान गर्छ अन्त माछाहरू चाहिँ त्यत्ति साह्रो पाइँदैन यहाँ अन्त फेरि यहाँबाट चाहिँ अलिक पर माथि अलिक अघिल्लोपट्टि माथिपट्टि चाहिँ चेलबस्ती भन्ने छ त्यहाँनिर चाहिँ त्यहाँनिर चाहिँ अब बाह्रै महिना पानी आएर चाहिँ त्यहाँनिर चाहिँ मछुवाराहरूले चाहिँ उत्यो गर्ने माछा पक्रिने गर्छ तर यहाँनिर चाहिँ छैन अन्त फेरि यहाँबाट अलिक माथि ओद्लाबारीबाट तेर्सो लागेर अझै माथि जानुपर्छ त्यहाँ चाहिँ टिस्टा ब्रिज हुन्छ टिस्टा ब्रिज छ त्यहाँनिर चाहिँ माछाहरू चाहिँ धेरै पाइने गर्छ माछाहरू किसिम किसिमको माछाहरू हरेक प्रजातिको माछाहरू पाइन्छ धेरै त्यहाँको मान्छेहरूको त त्यो व्यापारै हो माछा पक्रिने माछा माछा पक्रेरै आफ्नो जीविका चलाउ चलाउने गर्छ अन्त फेरि कहाँ कहाँ सिक्किमबाट आएको पानी खोलाहरूले बगाएको टिस्टा खोला डल्लै आएर चाहिँ त्यहाँ मिक्स भएर चाहिँ त्यहाँ जामिएको छ पानी अझै त्यहाँबाट चाहिँ एउटा ड्याम छ त्यहाँबाट चाहिँ जान्छ अन्त त्यहाँबाट चाहिँ माछाहरू पक्रिने गर्छ धेरैजना व्यक्तिहरू त्यहाँ घुम्नु पनि जान्छ घुम्नु गएर त्यहाँनिर फोटोहरू बोटिङहरू पनि गर्ने गर्छ अन्त फेरि को कत्तिजनाले त बोटिङहरू गरेर स्विमिङहरू पनि गर्ने गर्छ अझै त्यहाँबाट चाहिँ उता बङ्गलादेशमा पानी जाने गर्छ कि खोला एउटा छ त्यहाँ खोला त्यहाँबाट चाहिँ डाइरेक्ट बङ्गलादेश जान्छ त्यो खोला चाहिँ अझै त्यति अन्त फेरि त्यहाँबाट चाहिँ माछाहरू चाहिँ धेरै पक्रिने गर्छ मछुवाराहरूले अन्त फेरि यो बाख्राकोटमा चाहिँ धेरै व्यक्तिहरू छ है धेरै मानिसहरू छ धेरै प्रजातिहरू त छैन धेरै अर्कै अर्कै जातिहरू छ अन्त फेरि प्रायःजस्तो चाहिँ आदिवासी र नेपाली छ अन्त फेरि बाहिरबाट अरू जातिहरू पनि आएका छन् तर त्यस्तो साह्रो चाहिँ छैन अरू जाति भन्दा पनि आर्मीहरू छन् होइन त्यही बङ्गाल पन्जाब हरियाणा कहाँ कहाँहरूबाट आएर चाहिँ यहाँ रेन्टमा बस्ने गर्छ यहाँ नेपालीहरूकोमै अन्त फेरि त्यस्तो साह्रै चाहिँ छैन यहाँ अन्त फेरि नेपालीभन्दा पनि भोटे लाप्चे बुद्धिस्ट अन्त फेरि भोटे लाप्चे बुद्धिस्ट लिम्बू सुब्बा सबै जातिहरू छन् विश्वकर्मा छेत्री बाहुन कामी दमाई डल्लै छन् अन्त फेरि प्रायःजस्तो चाहिँ नेपालीहरू नै छन् बङ्गा बङ्गलादेश भए तापनि नेपालीहरू चाहिँ प्रायःजस्तो बस्ने गर्छ यहाँ अन्त फेरि अन्त नेपालीहरू छन् आदिवासीहरू पनि छन् सन्थालीहरू अन्त फेरि उराउँहरू कत्तिजना छन् बस्छन् अन्त फेरि सबैजना चाहिँ हामी चाहिँ सबैजना चाहिँ मिल्ने गर्छौँ मिलेर चाहिँ अब सबैजना आफ्नो कामहरू गर्छ यहाँ कमानहरू छ फ्याक्ट्रीहरू छ त्यहाँनिर जान्छ त्यहाँनिर कामहरू गर्छ सबैजनाले चाहिँ आफ्नो आफ्नो चाहिँ जीविका चाहिँ चलाउँछन् सबै मिलेरै त्यस्तो रेसिजमहरू त्यस्तो हेप्नुहरू त्यस्तोहरू चाहिँ केही गर्दैनन् सबैहरू मिलेर आफ्नो आफ्नो आफ्नो काम गर्छन् मिल्छन् खान्छन् पिउँछन् बस्छन् सबैजना चाहिँ एकतामा चाहिँ बसेका छन् अहिलेसम्म कुनै प्रकारको झगडा परी झगडा पनि हुने गरेको छैनन् सबैजना साथीभाइहरू हाम्रो स्कुलमा पनि कति नेपाली आदिवासी मुस्लिमहरू पनि आउँछन् सबै मिल्छौँ हामी बस्छौँ अन्त फेरि एकै साथमा खान्छौँ त्यस्तो त्यस्तोहरू त केही छैन अन्त फेरि सबै मानिसहरू पनि हुन्छ यहाँ अन्त फेरि सबैजना मान्छेहरू हुन्छ सबैजना मान्छेहरूले आफ्नो आफ्नो कामहरू गर्छन् होइन अब कहीँ मरौ मरौ परेको बेलामा अथवा बिहा परेको बेलामा सबैजना जान्छ कामहरू सघाइदिन्छ आदिवासी होस् या नेपाली होस् अन्तै जान चाहिँ जान्छ कामहरू पनि सघाइदिन्छ बिहामा बोलाउँछन् चिनेकोहरूले बिहामा बोलाउँछन् आदिवासीले नेपालीहरूलाई बोलाउँछन् नेपालीले आदिवासीहरूलाई बोलाउँछन् धेरै व्यापारीहरू पनि गर्छन् अन्त फेरि सँगै मिलेर है यो ठाउँलाई सुन्दर पनि बनाउँछन् खेल्छन् कुद्छन् सबै कुरो राम्रो छ यो ठाउँमा